हाम्रो गाउँमा घुँडा दुख्ने दुख्नेलाई निको पार्ने घरेलु उपचारहरू के हुन् भने त्यसलाई अबिजालो अबिजालो भन्ने एउटा जडी सानो झार हुन्छ त्यस्लाई कटनको थाङ्नामा पोको पाऱ्यो पोको पारेर चाहिँ त्यसलाई एकछिन ततायो तताएर चाहिँ तप तपाईँले त्यसले चाहिँ घुँडा सेक्नु पर्छ एउटा त्यो भयो अर्को चाहिँ तोरीको तेल जुन चाहिँ हुन्छ ग फलेको खेतमा फलेको तोरीको तेल पिस्यो पिसेर चाहिँ त्यसले मालिस गर्नु त्यो हो अर्को हो अल्छी नगरी सुतिरहनु हुँदैन र उठेर जाँगरिलो भएर काम गऱ्यो भने घुँडा दुख्ने च्वाट्टै हुन्छ